मेरो निम्ति परिवार साथीहरूसितको मनोरञ्जनका लागि मन पर्ने भनेको टेलिभिजन हो किनभने आजकलको भागदौडको जिन्दगीमा परिवारसँग बसेर टेलिभिजन हेर्नु निकै गाह्रो बन्दछ त्यसर्थ समय पाएमा सँगै बसेर कुनै एउटा मुभी नै हेर्दा पनि मलाई राम्रो लाग्छ